विद्यालय पछि साँझको ट्युसन नानीहरूलाई जरुरी छ जस्तो लाग्दैन म किनभने सबै नानी पढ्नुमा कमजोर हुन्छ भन्नै छैन यसमा मेरो बिचारमा दसजना नानीमा मात्र दुईजना नानी चाहिँ अलिक कमजोर हुन्छ पढाइ लेखाइहरूमा र उनीहरूलाई चाहिँ जरुरी छ तर हाम्रो यहाँ चाहिँ के छ चलन भन्दाखेरि दसजना नानीमा आठ नौजना चाहिँ ट्युसन गएकै हुन्छ त्यो चाहिँ मलाई अलिक राम्रो लाग्दैन किनभने यदि टिचरहरूले एकदम साधारण सरल भाषामा स्कुलतिर मजाले पढायो भने एकदम नानीहरूले पनि अनि त्यही प्रकारले धैर्य धारण गररेर मजाले शान्तिले त्यो कुरालाई लियो भने त्यो ज्ञानलाई प्राप्त गऱ्यो भने नानीहरूलाई ट्युसन पढाउनु पर्छ भन्ने जरुरी छैन अनि मलाई चाहिँ त्यही विचार लाग्छ कि साँझको अथवा बेलुकीको ट्युसन नानीहरूलाई जरुरी छ जस्तो चाहिँ लाग्दैन म